पोहोरको साल के भएको थियो भने सबै स्कुल मिलेर अब चर्चतर्फ कम्पिटिसन थियो र हाम्रो स्कुल पनि थियो कतिवटा हाम्रो स्कुलमा पनि कतिवटा डान्स सिङ्गिङहरू कतिवटा थियो अरू स्कुलतिर पनि डान्स गरेको थियो र मैले पनि डान्स गरेको थिएँ त्यो डान्समा चाहिँ अब मैले एकदमै राम्रो गरेँ भन्यो कतिले म नाँच्दा पनि कतिले अब तालीहरू बजाएर गऱ्यो रमाइलो मान्यो मैले नाँच्दाखेरि त्यहाँदेखि म फर्स्ट भएँ त्यो डान्समा र अब हाम्रो स्कुल पनि जित्यो टप भयो हाम्रो स्कुल र त्यतिखेर चाहिँ मलाई एकदमै रमाइलो लाग्यो त्यो समय चाहिँ म कहिले पनि बिर्सिनु सक्दिनँ त्यो समय एकदमै रमाइलो अब म चाहिँ कुनै अब त्यो त्यतिखेर मैले डान्स गर्दाखेरि एकदम फर्स्ट हुँदा चाहिँ अब मलाई धेरै खुसी लाग्यो कतिजना अब कतिजनाले मलाई अब माया गरेर पैसा दियो खदा लाइदियो कति मज्जा आयो मलाई एकदमै रमाइलो लाग्यो त्यो दिन चाहिँ फोटोहरू खिच्यो कतिजना आएको थियो मैले दामी राम्रो नाचेँ भनेर फोटोहरू पनि खिचेको थियो र मैले त्यसरी नै कतिले पैसा दिएर मैले पैसा पनि पाएँ कति र त्यो हेल्प पनि भयो मलाई त्यो पैसाले र घटना चाहिँ के भएको थियो भने म मेरो साथी चारजना गएको थियौँ चारजना म आयुष्का रजिता र सुनामित गएको थियौँ हामी चाहिँ टाइटनिक गएको थियौँ त्यो टाइटनिकबाट चाहिँ भ्यू अब हामी त जिस्किँदै हिँड्दै थियौँ र त्यो जिस्किँदै गर्दा चाहिँ हामी रोडमा थियौँ र रोडको तल भिर थियो त्यो भिरमुनि चाहिँ रजिता अब लड्यो अब कसरी अब भन्दाखेरि साथीले जिस्किँदा जिस्किँदा ठेलेको थियो र उ चाहिँ लड्यो अन्त उसको चाहिँ हात भाँच्चिएको थियो र कति हामीले पुरा डरायौँ उसलाई के गर्नु गर्नु भयो र हामीले गएर त्यहाँ हस्पिटल लैजाउ भने घरमा के भनौँ अब हामीलाई पनि कराउँथ्यो आमा बाउले अब ढिलो गयो भने भनेर हामीले घर त लगेनौँ तर पनि हामीले हस्पिटल लग्यौँ त्यहाँदेखि घरमा जाँदाखेरि उन रजिताको आमा पापाले निकै करायो हामीलाई हामीले गर्दा हो भनेर अन्त जसले ठेलेको थियो उसले पनि उसको आमा पापालाई पनि धेरै दुःख पऱ्यो उनीहरूले पैसा तिरिदिनु पऱ्यो र अन्त पेरेन्ट्स पेरेन्ट्स चाहिँ भेला भएर मिटिङ भयो र हामीलाई अब निकै दुःख पऱ्यो हामी चाहिँ डराएर त्यतिखेर चाहिँ पुरा डर लागेको थियो हामीलाई होइन अरूभन्दा नि अब रजिता जाती हुन्छ कि हुँदैन अन्त त्यतिखेर पुरा डर लाग्यो र रजितालाई हामीले एडमिट गऱ्यौँ तर अहिले चाहिँ राम्रो भयो